अवश्यै पनि नेपाली भाषाको भूमिका रहेको छ नि किन भन्दाखेरि अब एउटा राज्यमा कति हामी नेपालीभाषी हो चा नेपालीभाषी मात्रै नभनौँ है कुनै पनि भाषा बोल्ने व्यक्तिहरू जनसङ्ख्याहरू छ भनेदेखि त्यो जग्गाको कति मात्रामा त्यो भाषीहरूको जनसङ्ख्या छ होइन त्यो कुरा त अब एकदमै आवश्यक हुन्छ नि पश्चिम बङ्गाल राज्यभित्र हामी नेपाली भाषीहरू थुप्रै छौँ थुप्रै थुप्रै छौँ त्यसले गर्दाखेरि अब हाम्रो पश्चिम बङ्गाल राज्यलाई अगाडि बढाउनुको लागि पश्चिम बङ्गाल राज्यको सांस्कृतिक सम्पदाको सरंक्षण गर्नु हो भनेदेखि त मलाई लाग्छ पश्चिम बङ्गाल राज्यभित्र हाम्रो चार भागमा सायदै दुई भाग भन्दा बेसी हामी नेपालीभाषीहरू बस्छौँ अनि नेपाली भाषाभाषीहरू हामी बस्छौँ नेपाली नेपाली गोर्खाभाषीहरू बस्छौँ भनेदेखि हाम्रो संस्कृति हाम्रो सम्पदा हाम्रो भाषा हाम्रो के भन्नु अब हाम्रो जातीय पोसाकदेखि लिएर यो सबै कुराहरूको भूमिका रहेको हुन्छ होइन र पो भए कुनै पनि भाषाकोलाई ने कुनै पनि भाषाको भूमिका रहनु कुनै पनि सांस्कृतिक सम्पदालाई जोगाउनको लागि हो भन्नु भन्नाले चाहिँ भाषा बोल्नुलाई मात्रै पनि आवश्यकता देखिँदैन नि त होइन त्यहाँनिरको सम्पूर्ण सन संस्कृति हाम्रो पहिचान हाम्रो परिचय सबै कुरोको निम्ति नै हाम्रो भाषाको अति नै अति नै आवश्यकता हुन्छ र एउटा राज्यको सम्पूर्ण विकास गर्नुको निम्ति एउटा राज्यलाई समको सम्पदाको सम्पूर्ण संरक्षण गर्नुको निम्ति त्यस राज्यमा कति अब भाषीहरू छ होइन सबैजनाको आफ्नो आफ्नो भूमिका हुन्छ नि त त्यसमा अब हामी बेसी मात्रामा बेसी भन्नाले एक सौको आधा प्रतिशत मात्रामा हामी नेपालीभाषीहरू छौँ भनेपछि त अवश्यै पनि हाम्रो नेपाली गोर्खालीहरूको सम्पूर्ण रूपमा भूमिका रहन्छ है रहन्छ है नेपाली भाषाको भूमिका रहन्छ है रहन्छ त्यसै कारणले गर्दाखेरि नै अब नेपाली भाषालाई पनि त हामीलाई थाहा भएकै कुरा हो मलाई लाग्छ अब त्यो तल्लो तहको जो स शिक्षित छैन उनीहरूलाई त यो कुराहरू थाहा नहोला तर हामी शिक्षित समुदाय हौँ भन्छौँ भने हामी शिक्षित हौँ भारतीय शिक्षित हौँ भन्छ भनेदेखि हामीलाई यो कुरा थाहा हुनुपर्ने कुरा हो र र नेपाली भाषाले उन्नाइस सय ब्यानब्बे सालको हामीलाई थाहा भएको कुरा हो या होइन उन्नाइस सय ब्यानब्बे सालको मा नै कति तारिक बिस अगस्त उन्नाइस सय ब्यानब्बे सालमा नै हाम्रो नेपाली भाषाले संवैधानिक रूपमा पनि मान्यता पाइसकेको हो होइन र जसको लागि अब पश्चिम बङ्गाल राज्यभित्र रहेको नेपाली गोर्खालीहरूको निम्ति एउटा एकदमै महत्त्वपूर्ण कुरा नेपाली भाषाले मान्यता पाएको कुरा त्यतिखेर मलाई समयसँगै थाहा छ तपाईँहरूलाई के लाग्छ अब है व्यक्तिगत हिसाब बात गर्दै गरेको कुरा होइन म त्यति बेला एउटा विद्यार्थीको रूपमा थिएँ तर उन्नाइस सय ब्यानब्बे सालको बिस अगस्तको दिन दिउँसो दुई बजेर तिस मिनट जाँदा नेपाली भाषाले चाहिँ संवेधानिक रूपमा भारतभित्र गाभिएको हो जसमा हाम्रो मूल भूमिका सिक्किम राज्यबाट हाम्रो लक्ष्मी हाम्रो नर भण्डारीको श्रीमती दिलकुमारी भण्डारी हुनुहुन्थ्यो है अनि दार्जिलिङ क्षेत्रबाट हाम्रो सा त्यति बेलाको सांसद हुनुहुन्थ्यो सायद आरबी राई सर हुनुहुन्थ्यो होइन म त्यति बेला विद्यार्थी थिएँ मलाई त्यस्तो उयो छैन यसरी तर पनि अब मलाई यो कुराहरू सम्झिँदा लाग्छ हामी नेपालीभाषी र गोर्खाहरू चाहिँ यहाँसम्मको यतिको आवश्यकता हो पश्चिम बङ्गाल राज्यभित्र रहेर जति पनि नेपालीभाषी हो छन् र उनीहरूले चाहिँ यो कुरा गर्वसाथ भन्नुपर्ने कुरा हो पश्चिम बङ्गाल राज्यलाई को संस्कृतिलाई सम समृद्धिलाई र त्यसको सम्पदाको संरक्षण गर्नु हो भनेदेखि चाहिँ हामी नेपालीभाषी र गोर्खाहरूको जति बेसी भूमिका छ नि सायदै मलाई लाग्दैन पश्चिम बङ्गालभित्र अरू भाषीहरूले अरू भाषाको समुदायहरूले चाहिँ त्यतिको भूमिका खेलेको सायदै हुँदैन जस्तो मलाई लाग्छ हुन त म मैले नेपाली भाषा बोल्दै गर्दा यसरी म जागरुक भएर नेपाली भाषाप्रति यसरी बोल्नु जोस जाँगर हुनु आवश्यक कुरा हो किनभने हामीलाई यो कुरा बितिरहेको छ र यो कुराले गर्दा अब हामीलाई एकदमै अब अहिलेसम्मको जुन चाहिँ सकारात मैले यो भन्दा अघिल्लो उइसमा पनि होइन प्रकाश कोविदको उइसमा पनि मैले त्यसरी नै बोले हामी त्यसरी पिसिइरहेको व्यक्तिहरू हौँ नि त व्यक्तित्व हौँ शिक्षित युवाहरू हौँ त्यसले गर्दा मलाई यो विषय किनभने जानेको विषय हो त्यसले गर्दा मलाई लाग्छ हाम्रो पश्चिम बङ्गाल क्षेत्रमा जुन चाहिँ सांस्कृतिक सम्पदा छ त्यसको संरक्षण गर्नुको लागि चाहिँ एक सौमा आधी पर्सेन्ट मात्र म भन्दिनँ पच्हत्तर पर्सेन्ट प्रतिशत नै नेपालीभाषीको अत्यन्त अत्यन्त बेसी भूमिका रहेको छ